मलाई सेयर बजारको बारेमा धेरै जानकारी छैन मलाई यति थाह छ कि सेयर बजार भनेको स्टक खरिदकर्ता र विक्रेताहरूको एकिकरण हो र मलाई लाग्छ कि यो जोखिमपूर्ण पनि छ साथै जोखिमपूर्ण छैन पनि